हेलो ए दाजु सुन्नुहुँदैछ ए सुन्नु न मलाई एउटा सानो जानकारी लिनु चाहिँ यो वरिपरि दार्जिलिङको साइट सिनको प्लेसेसहरूको बारेमा जान्नु थियो जग्गाहरू काहाँ कहाँ म भिजिट गर्नु सक्छु भनेर अन्त प्याकेजेसहरू के कसो छ भनेर तपाईँसित जानकारी लिनु थियो अनि

हजुर हजुर

ए हजुर ए हस् हस् हस् ए हजुर हजुर यसमा चाहिँ अब वरिपरि फर्स्ट चाहिँ मेरो लोकल साइट मेरो त्यही एडभेन्चर पनि हुन्छ अन्त म यो टिस्टा र राफ्टिङदेखि चाहिँ प्याराग्लाइडिङ पनि जाउँ भनेर सोचेको छु अन्त सेकेन्ड डेमा चाहिँ त्यो प्लान गरिदिँदा प्याकेज बनाइदिनु भयो भने चाहिँ अन्त मलाई अमाउन्ट कति लाग्छ त्यो भनिदिनु भयो भने जाने प्लान ए हजुर ए हुन्छ हुन्छ त्यसो भए म तपाईँलाई कन्ट्याक गर्छु नि छिटै है हुन्छ हुन्छ म सल्लाह गरेर म तपाईँलाई ए हुन्छ हुन्छ